यहाँनेरि आदिवासी बङ्गाली मुसुलमानहरू र थुप्रै छन् र उनीहरूको बङ्गाली आदिवासी कुराहरू पनि हाम्रो प्रायः जस्तो उनीहरूले हाम्रो नेपाली भाषा उनीहरूले पनि धेरै बोलेर बङ्गाली बङ्गालीहरूले पनि हाम्रो नेपाली भाषाबाट धेरै बोलेर यो बङ्गाली नेपाली हामीहरूले पनि दुइपट्टिकै बराबर भएर धेरै यो फिँजिएर गएको छ दुइवटै बराबरी भएर र यस्तै भएर उयो मिलेर हामीहरू यसरी नै बसेका छौँ र यति भन्दै राख्न चाहन्छु धन्यवाद